एमाजोनबाट मैले मेरो आइफोन थर्टिन वन ट्वेन्टी एट जिबी मगाएको थिएँ मगाएको तिन दिन बादमा मेरो हाथमा फोन आइपुग्यो कन्डिसन राम्रो थियो जेन्वेन प्रोडक्ट थियो एप्पलको कम् एप्पलको हुन कारणले एकदम राम्रो थियो प्याकेजिङ पनि अनि डेलिभरी एक्सपिरियन्स पनि राम्रो थियो प्रोडक्ट जस्तो हुनुपर्थ्यो त्यस्तै थियो अनि प्रोडक्टमा केही डिफेक्ट थिएन प्रोडक्ट एकदम राम्रो थियो मेरो फोन एकदम राम्रो चलिरहेको छ केही हार्ड टास्क गर्नु पनि एकदम सजिलो अन्त युजर इन्टरफेस एकदमै सजिलो छ र जे जति कामहरू नर्मल फोनले गर्छ सबै राम्रो गर्छ मेरो फोनमा सबै राम्रो हुन्छ क्यामेरा पनि राम्रो छ ब्याट्री पनि राम्रो छ मेरो फोनको ब्याट्री ब्याकअप एकदमै राम्रो छ र जे जति पनि एप्सहरू एकदम स्मुदली चल्छ केही प्रकारको डिस्टर्ब ल्याक केही हुँदैन अनि जति गेम खेल्दा पनि केही ल्याक हुँदैन जुनै गेम खेल्दा पनि केही ल्याक अन्त अन्त एकदम राम्रो बिल्ड क्वालिटीको छ एकपल्ट दुईपल्ट झऱ्यो भने पनि केही नहुने खालको ग्लास पनि राम्रो छ क्यामेरा त एकदमै राम्रो छ क्यामेरा मैले त एकदमै मन पराएको छु अन्त जे जे जे छ सप्पै कुरा राम्रै छ